ए बडी के गर्नु हुँदैछ ए तपाईँहरूकोतिर त यता गाउँतिर त राम्रो राम्रो उयो हुँदो रहेछ साग सब्जीहरू है धानहरू हुँदो रहेछ है ए तपैहरूम् खतीपाती गर्नु हुन्छ ए ए तपाईँहरू कमाने हो ए तपाईँहरूर्को गाउँदेखि चाहिँ कमान कति नजिक पर्छ कति टाडो पर्छ ए अन्त अन्त साग सब्जीहरू चाहिँ के के लाउँछ अहिले बारीतिर ए गाजर बिटहरू पनि हुन्छ है ए तपाईँहरू तपाईँहरू गर्नु हुन्छ तपाईँहरू रोप्नु हुन्छ गाजर बिट ए ए हजुर हजुर अनि बोनस दियो ए हजुर ए यता साग सब्जी लाएन भने त हुँदैन है चाडबाड

ए हजुर अन्त अहिले कस्तो छ हौ साग सब्जीको उयोहरू चाहिँ त्यता ए ए हजुर अन्त अब धान कहिले उठाउँछ ए दालहरू पनि सबै पाक्छ ए हुन्छ एकदिन बस्ने गरी आउँछु नि ल बडी ए हुन्छ हुन्छ